हेलो नमस्ते अङ्कल मैले तपाईँको स्टोरबाट हिजो एउटा लुगा लिएको थियो अनि त्यो त घरमा आएर हेरेको सबै फाटेको छ अनि त्यो हेर्ने लायकको पनि छैन तपाईँहरूले कस्तो लुगा पठाउ कस्तो लुगा बेच्नु भएको सबै रामरी हेरेर पनि दिनुहुन्न तपाईँहरूले साइज पनि साइज पनि राम्रो छैन त्यहाँदेखि अब तपाईँहरूको बिजनेस यदि तपाईँहरूको बिजनेस राम्रो होस् भनेर तपाईँहरू चाहनुहुन्छ भने त्यसको लागि प्रोडक्ट पनि त राम्रो बेच्नु पऱ्यो नि त अब हाम्रो पनि त हामी पनि त कमाई गर्छ हामीलाई पनि अब यत्रो पैसा तिरेर राम्रो लुगा आओस् राम्रो होस् भनेर चाहन्छ लुगा सबै फाटेर त्यहाँदेखि लुगा धोएर हेरेको कलर पनि सबै जाँदो रहेछ

म यही कुरा भन्न चाहन्छु अनि हामी एकदमै डिसपोइन्ट छु तपाईँहरूको सामानहरू देखेर सो त्यही भए त्यही भएर हामी तपाईँहरूलाई यही कुराहरू भन्न चाहन्छु तपाईँहरूको असल असल प्रोडक्टहरू तपाईँहरूले बेच्नहवस्